लामखुट्टेले टोक्यो भने धेरै किसिमको रोगहरू फैलिन सक्छ डेङ्गु मलेरिया यस्तो ज्वरोहरूबाट बाँच्नको लागि साह्रो पर्छ त्यसको लागि अब घर वरिपरि सरसफाइ गर्नुपर्छ पानीहरू जमिनु दिनुहुँदैन त्यसमा लामखुट्टेलाई अन्डाहरू पार्नु दिनुहुँदैन घर सरसफाइ राख्नुपर्छ अब बेलुका सुत्दाखेरि पनि मच्छरदानीहरू लगाएर सुत्नुपर्छ त्यसरी चाहिँ अब रोगबाट बाँच्नुपर्छ लामखुट्टेले टोक्यो भने धेरै घरेलु उपाचारहरू गर्नुपर्छ मेवाको चोपहरू खानुपर्छ यो के अरे घोडताप्रे अन्त तुलसीको पातहरू पनि खाँदाखेरि हुन्छ ज्वरो आउँदा घाँटी दुख्दाखेरि कम्ती हुन्छ